अङ्कल अघि भर्खर मैले बिरियानी अर्डर गरेको थिएँ अन्त अब मलाई डिस्पोजल प्लेट र एउटा काँटा र चमच पनि दिइदिनु होला किनभने मेरो अहिले कुनै पनि भाँडा खाने भाँडा पनि छैन अन्त